हामी व्यापार गर्दाखेरि होइन हामी जसरी अहिले अब हामी डे टु डे लाइफमा बोल्छौँ होइन त्यसरी नै हामी व्यापार गर्दा पनि त्यसरी नर्मलै हामी बोल्छौँ त्यसरी नै हामी अहिले जसरी बोलिरहेकै छौँ त्यसरी नै हामी उनीहरूसँग पनि त्यसरी नै कन्भर्सेसन गर्छ कोही त्यस्तो अब डरलाग्दो पनि बोल्दैनौँ नर्मल मान्छेहरू जस्तै अब नर्मल भाषा नेपालीमै बोल्छौँ